म पढेको विद्यालयमा चाहिँ पुस्तकालय चाहिँ थियो म सानैदेखिकै सानो स्कुल जुन चाहिँ म प्राइमेरी स्कुल पढेँ त्यहाँनिर पनि लाइब्रेरी थियो है अनि मैले बाल्यकालमा पढेको पुस्तकहरू चाहिँ के के हो भन्दा चाहिँ पुस्तकहरूको नाम त त्यस्तो स्पेसिफिकल्ली मलाई थाहा भएन है किनभने अब सानो सानोको त अब कुराहरू बिर्सिसकेको छु अब बिर्सिहाल्छ अब नानीहरू हुँदाखेरि त केही यादै हुँदैन तर मलाई कतिवटा अब पोएम्जहरू चाहिँ याद छ पोएम्ज भन्दा पनि अब च्याप्टरको नाम जस्तै अब अलादिन भन्ने मलाई पुरा मन पर्थ्यो है अलादिनको पार्ट वान र पार्ट टु थियो हाम्रो इङ्लिस बुकमा चाहिँ अनि अर्को चाहिँ कुन चाहिँ हो भन्दा चाहिँ त्यो रेड राइडिङ हुड त्यो पनि मलाई पुरा मन पर्थ्यो त्यो नानीको ग्रान ग्रानी भएर चाहिँ अब उल्फले झन्डै नानीलाई खाएको त्यो पनि अब मलाई अलिलिलि याद छ अनि अर्को चाहिँ हम्टी डम्टीको ऱ्याम्स पनि मलाई मज्जाले याद छ बुकको नाम चाहिँ त्यस्तो थाहा छैन मलाई त्यो बुकको नाम अन्त अर्को चाहिँ एउटा थियो कुन चाहिँ भन्दा चाहिँ नेपाली बुक थियो त्यसमा चाहिँ स्टोरिजहरू थियो मलाई त्यस्तो थाहा भएन नेपालीको स्टोरिजहरू थियो हो अनि त्यही प्रार्थना भन्ने चाहिँ अब पहिला क्लास टुमा पढ्दा होला हौ त्यो प्रार्थना भन्ने बुक मा चाहिँ थियो नेपाली बुकमा चाहिँ अब राम्रो राम्रो ज्ञानहरू भएको बुकहरू थियो अनि त्यही हो अब बुकको नाम चाहिँ बिर्सिसकेँ तर अब मैले अब बाल्यकालमा पढेको अब स्टोरिजहरू चाहिँ यहीहरू हो